हेलो केनसेला रेस्टुरेन्ट हो ए हजुर आज तपाईँहरूको दोकान खुल्ला हुन्छ कि हुँदैन होला है ए होम डेलिभरीको अप्सन छ नि है ए हजुर ए होइन मलाई नानीको बर्थडे थियो कि अन्त मलाई एउटा केक र पिज्जा अर्डर गर्नु पर्थ्यो नि त कि हुन्छ नि केक चाहिँ कुन कुन फ्लेबरमा छ होला है ए भेन्निला हुन्छ नि त्यसो भए अनि मलाई एक पाउन्डको चाहिएको थियो कि अन्त बेलुकासम्म हुन्छ होला नि उयो अर्डर सक् सकिदिनुहुन्छ होला है हजुर हजुर छोरी नानीको लागि हो कि एकदम मतलब पिङ्क टाइपमा क्या त्यो के हरे पिङ्क कलरको उएसमा गर्दिनु होस् न बाहिरबाटको चाहिँ हजुर रिन्जेन लेखिदिनुहोस् न हुन्छ नि ए हजुर अनि पिज्जा पनि हुन्छ होला नि भाइ त्यो कसरी होला अनि त्यो मलाई चाहिँ त्यो ठुल्ठुलो सिक्स पिस हुने चाहिएको थियो कि दुइटा

नन भेजमा हजुर चिकन हजर टपिङचैँ एक्स्ट्रा चिज पनि गर्दिनुहोस् न हुन्छ है ए हजुर एड्रेस मेरो यहीँ हो नि फाटक मुनि चानबारी त्यहाँ भित्रसम्म त सक्छ होला उ फ्री डेलिभरी मैले उयो गरेको थिएँ त भन्नुहुँदै थियो फ्री डेलिभरी हुन्छ नि ए कतिबेलासम्म हुन्छ खुल्ला तपाईँहरूको रेस्टुरन्ट ए हजुर हुन्छ हुन्छ हजुर उयो लेखे के हरे मेरो एड्रेस चाहिँ लेखिदिनुहोस् न रिन् रिन्जेन चानबारी हजुर फोन नम्बर भन्छु नि म तपाईँलाई नाइन सिक्स फोर फाइभ सिक्स वान फोर वान सिक्स सेभेन हजुर त्यो चानबारी आएपछि चाहिँ कल गर्नुहोस् न हुन् हुन्छ ए हजुर कति पऱ्यो होला त्यतिलाई छ सय साठी ए हुन्छ हुन्छ हुन्छ आएपछि त्याँ मलाई कल गर्नुहोस् न ल हुन्छ हुन्छ हुन्छ थ्याङ्कयू भाइ